गायन सुरु गर्नुभन्दा चाहिँ अब पहिला चाहिँ हामीले चाहिँ आफ्नो एउटा आफ्नो गलाको लागि चाहिँ प्रत्येक एउटा स्याहारसुसार गर्नुपर्छ तातो पानी खानुपर्छ बिहान बेलुका नुनपानीले गरर गर्नुपर्छ कुनै पनि चिसो चिज खानुहुँदैन फ्रिजको चिजहरू खानुहुँदैन जसले चाहिँ गला बिगार्छ त्यो चिजहरू खानु त्यो चिजको उपयोग प्रयोग गर्नुहुँदैन राम्रो चिजहरू खाएर एउटा गायनको चाहिँ एउटा जुन चाहिँ बिहान बेलुका चाहिँ एउटा आफूले जुन एउटा एउटा इन्स्ट्रुमेन्ट एउटा एउटा हार्मोनियमहरू सब लिएर चाहिँ आफूले सधैँ नै एउटा बिहान बेलुका चाहिँ एउटा रियाजहरू भन्छ आफ्नो सङ्गीत र आफ्नो स्वरलाई चाहिँ एउटा आफ्नो सबैभन्दा त्यो चाहिँ एउटा राम्रो हो र एउटा एकदम सुन्दर सुन्ने आवाज गर्ने एउटा मान्छेको एउटा चाहना हुन्छ भन्ने अब म यो गर्छु